हाम्रो गाउँमा अब गाडीको असुविस्ताले गर्दा बिमारीहरू लानु ओर्नु पनि बहुत तकलिफ छ र एम्बुलेसहरू कुनै दिन केही खराबी हुँदाखेरि पनि एम्बुलेसहरू आउनु पनि मान्दैन र धेरै कुरोको तकलिफ छ जस्तो बाटो घाटोहरू बिग्रिएको छ बनाउनु सक्दैन मान्छैहरू आउँदैन हाम्रो गाउँमा त्यस्तै बाटो घाटोहरू राम्रो पनि छैन र बिमारीहरू लानु ओर्नु तकलिफ छ धेरै कुरामा बाहिरको मान्छेहरू आउनु और्नु पनि बाटो खराब छ आउँदाखेरि उनीहरूलाई पनि असुविस्ता पुलहरू छैन केही छैन धेरै कुरोको असुविस्ता छ गाउँमा